तपाईँले भन्नुभए जस्तै तपाईँ सरकारी काम अथवा गभर्मेन्ट जबको लागि कोसिस गर्नु हुँदै रहेछ अनि तपाईँले गभर्मेन्ट सर्भिस नै गभर्मेन्ट सर्भि सर्भेन्ट नै हुनुको लागि चाहिँ तपाईँले किन चुज गर्नु भयो आफुलाई त्यस्तो तपाईँ गभर्मेन्टकै सर्भेन्ट भएर गभर्नमेन्टलाई सर्भ गर्न चाहानुहुन्छ कि बा त्यो तपाईँले आफ्नो इन्भारोमेन्टहरूलाई हेरेर तपाईँलाई त्यस्तो लागेको हो कि बा तपाईँलाई सेक्युरिटी छ जस्तो लागेर तपाईँले त्यस्तो भन्नुभएको हो कि तपाईँको यसो पर्सनल ओपिनियनहरू मलाई भनिदिनुहोस् न मैले चाहिँ जुन गभर्मेन्ट जुन पढाइको लागि गभर्मेन्ट जबको लागि पढाइ गरिरहेको छु यो चाहिँ मलाई एकदम के भन्छ सेक्युरिटी जस्तो लाग्छ भविष्यमा मेरो किनभने अब अहिलेको जमानामा त एकदम सबै कुरा महँगो भएर गएको छ स्ट्यान्डर्ड अफ लिभिङ भन्छ जो एकदम महँगो भएर गएको छ त्यो महँगो हुँदाखेरि आफैलाई त्यो ढालमा हाल्नु खोज्दाखेरि चाहिँ आफ्नै सेक्यु सेक्यिुरिटीको लागि मैले सोचे पहिला त है त्यो सोच्ने हुँदाखेरि चाहिँ मलाई एकदम गभर्मेन्ट जब गर्न एकदम उयो लाग्यो अनि कठिन त कठिन छ सहज छैन तर भए पनि मेरो कोसिस जारि नै छ अनि अरू पनि छ जस्तै गभर्मेन्ट जब गर्दाखेरि चाहिँ मैले आफैलाई जुन अरूको निम्ति गरिरहेको हुन्छु है जुन म जुनै पोस्टमा पनि गर्छु म एउटा निम्न वर्गको मानिसको लागि गरिरहेको हुन्छु जुनै पोस्टमा भए भा पनि जुनै कार्यरतमा भए भए पनि म एउटा निम्न वर्गको मान्छेको लागि गरिरहेको हुन्छु त्यो जुन गर्दाखेरि चाहिँ मलाई लाग्छ कि आफै आफुलाई लाग्छ कि म जब त्यस्तो कुरा जब कसैको लागि गर्छु भने म आफै आफ्मा सेटिस्फाई भएको जस्तो लाग्छ है मैले उसको लागि होइन तर मेरै परिवार एउटा मेरै परिवारको लागि गरिदिएको जस्तो लाग्यो लाग्छ मनमा लाग्छ अनि जब म यस्तो गर्छु आफैलाई हुन्छ नि एउटा खुसी लाग्छ खुसी आफैमा सेटिस्फाई हुँदो रहेछ त्यो गर्दाखेरि चाहिँ अन्त यो गभर्मेन्ट जबले चाहिँ आज धेरै मानिसहरूलाई मानिसहरूलाई जिवन दिने काम गरिरहेको छ है अब परिवारमा शान्ती दिने काम गरिरहेको छ आज पढे पढेको लेखेकोहरू धेरै थुप्रै छन् तर धेरै गभर्मेन्ट जबहरू छैनन् ती नभएकोहरूलाई धेरै नै असुविधाहरू भइरहेको छ असुविधा अनि परिवारमा शान्ति छैन अशान्तिहरू भइरहेको छ र यो गभर्मेन्ट जबले चाहिँ मेरो लागि मेरो जीवनमा चाहिँ एउटा नयाँ सन्दर्भ नयाँ परिवर्तन ल्याउँछ भन्ने आशाले चाहिँ मैले गभर्मेन्ट जब चुज गरेको